हेलो म बिमारी छु र बोलेको डक्टर साहेब साठी वर्ष पुगेँ एकदम क्या

टाउको पनि दुख्दैछ सब कुरो दुख्छ जिउहरू हो करङ भाँचिएकोहरू बल्झिन्छ दुख्छ र नि के दबाई खाउँ भनेर नि तपाईँलाई फोन गरेको पुरा जिउ करङ भाँचिएर यहाँ दुई दुईपल्ट हो र नि दबाई के खानु भनेर तपाईँहरूलाई फोन गरेको हजुर हजुर हजुर हजुर हुन्छ डक्टर साहेब के गर्नुपर्छ होला डक्टर साहेब कति कति बादमा खानु होला डक्टर साहेब हजुर हजुर पुरा भुँडी पनि दुख्दैछ डाइरिया होला जस्तो पनि छ र नि डक्टर साहेब हजुर हजुर हजुर हुन्छ अब त्यति गर्दाखेरि जाती हुन्छ कि हुँदैन होला डक्टर हजुर हुन्छ हजुर हुन्छ डक्टर साहेब